यो पर्यावरणको विषयमा भन्नु पर्दाखेरि आज एकदमै हाम्रो भारत मा भएका मानिसहरूले धेरै प्रकारको कुराहरूलाई झेल्न परिरहेको छ अनि यो यसको कारण पनि के हो भन्दाखेरि आफ्नै कमजोरीले गर्दाखेरि आफ्नै लापारवाहीको कारणले गर्दा यी सबैहरू कुराहरू हुन आइरहेको छ अनि नम्बर वान चाहिँ के हो भन्दाखेरि हामीले हामी भारतवासीले झेल्नु परिरहेको कुरा चाहिँ नम्बर वान चाहिँ के भने दिनदिनै एकदमै गर्मी बढेर गइरहेको छ अनि समयमा कुनै कुरा भइरहेको छैन अनि पानीको एकदमै आवश्यकता भएको छ पानीको सोर्सहरू पानीको मुहानहरू एकदमै घटेर गइरहेको छ अनि पानी यो रेनी सिजनको समयमा सठिक तरिकाले रेनी परिरहेको पानी परिरहेको छैन अनि यो कुरा चाहिँ किन भन्दाखेरि मान्छेले केयरलेस गरिरहेको छ धेरै पर्यावरणलाई दूषित बनाइरहेको छ धेरै रूखपातहरू काटेर भयो धेरै झार जङ्गलहरूलाई मसाएर अनि धेरै पल्युसन बनाएर एकदमै यो सबै कुरा भएको कारणले गर्दा चाहिँ आज भारतमा भारतमा रहेको मानिसहरूले चाहिँ आज यो कुराहरू झेल्न परिरहेको छ अनि अहिले हेऱ्यौँ भने गर्मी एकदमै बढेर गइरहेको छ वर्षा समयमा हुन सकेको छैन जाडोको समयमा पनि एकदमै जाडो खालको कुराहरू भइरहेको छ अनि यहाँको नदीहरूलाई हेर्नु पर्दा पनि नदी एकदमै नदीको स्तरहरू घटेर गएको छ जङ्गलहरू एकदमै यहाँ अहिले काटफाँड गरेर एकदमै त्यसको उजाड बनाइएको छ पाहाडहरूमा हेऱ्यौँ भने यही कुराहरू भेट्छ पाहाडहरूमा पाहाडमा पनि यही कुराहरू भइरहेको छ पाहाडमा पनि जङ यो जङ्गलहरूलाई मास्ने कामहरू भइरहेको छ अनि अहिलेको यहाँ खेतबारीहरू पनि सठिक तरिकाले त्यो ऋतु नभएको कारणले गर्दा वर्षा नभएको कारणले गर्दा घाम लाग्ने समयमा नलागेको कारणले गर्दा पानी पर्ने समयमा पानी नपरेको कारणले गर्दाखेरि यहाँ एकदमै खेतीबारीमा उब्जनीहरूमा एकदमै यो कुरा पनि भइरहेको छैन अनि यहाँ माटो पनि एकदमै अहिले सुक्खा परेरहेको छ यी सबै पै कुरा चाहिँ के हो भन्दाखेरि आफ्नै केयरलेसले गर्दा धेरै मान्छेले जान्ने भयो अब मान्छेले सबै मिसिनेरीको चिजहरूलाई प्रयोग गर्नु थाल्यो अनि मैला कुचैला जताभावी फ्याँक्न थाल्यो अनि धेरै जस्तो मान्छेले रूखपातहरूलाई काटेर त्यसलाई नाश गरेर रोप्ने काम भएकै छैन तर त्यसलाई खालि नाश गर्ने काम मात्रै भइरहेको छ अनि त्यो कारणले गर्दाखेरि चाहिँ आज एकदमै यहाँ नसोचेको कुराहरू चाहिँ आज हाम्रो भारतमा भइरहेको छ अनि यो कुराहरू चाहिँ अबको दिनहरू चाहिँ सुरुवात मात्रै हो अब भोग्नै पर्छ यो दिनहरूमा त्यो समयहरूमा हामीले यो गल्ती गरेको कुरा कारणले गर्दाखेरि यो कुराहरू भोग्नैपर्छ अनि यही कुराहरू चाहिँ अहिले वर्तमान समयमा रहेको भारतवासीहरूले यो कुराहरू भोगिरहेको छ